हलो म यहाँ दार्जिलिङ च्यानलबाट सन्जय छेत्री बोल्दैछु कि रिपोर्टर दार्जिलिङ न्युजबाट तपाईँ अभिनेत्री तपाईँको शुभनाम के होला तपाईँलाई म आज सानो हजुर हजुर दुई तिनओटा तपाईँको त एकदम प्रचलित छ हैन दार्जिलिङमा हो तपाईँको मु मुभीहरू पनि एकदमै राम्रो हुन्छ र तपाईँलाई आज यो म सानो इन्टरभ्यु लिँदैछु है तपाईँको समय छ तपाईँको जन्म अनि ऊ यो ठाउँ कहाँ कहाँ भएको होला हजुर हजुर हजुर ए

ओ तपाईँको यो बाल्यकालको शिक्षा कहाँदेखि सुरु गर्नुभएको अनि कलेजहरू

हो हो हो र एउटा क्वेस्चन छ तपाईँलाई कि तपाईँलाई कुन समय चाहिँ यस्तो लाग्यो कि म फिल्म इन्डस्ट्रीमा पस्छु भनेर केही कारण छ केही घटना छ कि

हजुर हजुर हो हो हो हो हजुर हजुर हो हो

हजुर हजुर हजुर हो हो हो हो

हजुर हजुर हजुर हजुर हो हो हजुर हजुर हजुर हजुर मैले एउटा रिपोर्ट पढेको थिएँ दुई हजार अठारमा त्यो रिपोर्टको अनुसार तपाईँको कतिओटा कुराहरूले लेखिरहेको थिएँ तपाईँलाई क्लास एट नाइनदेखि नै तपाईँले प्रोग्रामहरू नाटकहरू है हौ त्यस्तोमा एकदमै राम्रो राम्रो तपाईँले अवार्डहरू पाउनुभएको रहेछ त्यसमा केही कुरा भनिदिनुहोस् न

हजुर अँ हजुर हजुर हजुर हजुर सुुनेको थिएँ सुनेको थिएँ हजुर

हजुर हजुर हजुर हजुर हो हो हो हो हो हो हजुर हजुर अनि हजुर हजुर एउटा लास्ट क्वेस्चन सोध्छु है तपाईँलाई अब तपाईँले यत्रो दामी दामी मुभी दिनुभयो है नेपाली इन्डस्ट्रीमा दार्जिलिङको इतिहासमा है र मैले सुन्दैछु कि अब तपाईँ बलिउडतर्फ लाग्नु हुँदैछ भनेर के अब दार्जिलिङ छोड्ने हो तपाईँले हो हो हो हजुर हजुर हजुर हुन्छ तपाईँसँग एकदमै खुसी लाग्यो है ल तपाईँलाई आउने दिनहरूको धेरै धेरै शुभकामना छ है हुन्छ हुन्छ धन्यवाद थ्याङ्क यु